हाम्रो मुख्यत जनावरहरू पस्ने भनेको हात्ती हो र हात्ती धानको सिजनमा र मकैको सिजनमा आउँछ र उनीहरूले सबै धानहरू कुल्चिएर डल्लै नाश गरिदिएर गर्छ र एउटा खानुको लागि कृषकहरूले धेरै दुःख गरेर त्यो पालेको हुन्छ र एउटा खानुको लागि नराखेको कारण हुन्छ